तपाईँको एक वर्ष अगाडि चाहिँ म उता चारधाम घुम्नु गएको थिएँ सिक्किम होइन ठुलो अब शिव भगवान्को उयो छ होइन मुर्ति छ हामी गएको थियौँ घुम्नु होइन कहिले गएको थिइनँ अब फर्स्ट टाइम गएको थिएँ होइन त्यतिखेर मजा आएको थियो घुम्नु होइन त्यहाँ अब थुप्रो प्रकारको उयोहरू थियो होइन मन्दिरहरू किसिम किसिमको थुप्रो उयोको अब मान्ने हामीले मान्ने उयोहरू थुप्रो प्रकारको उयोहरू थियो होइन मज्जा आयो त्यहाँ घुम्नु होइन प्लस हामीले त्यो भगवान्को दर्शन पनि गरिराख्यो क्या अब हामी अब सोच्छ नि त अब आफ्नो उयो होइन हामी चाहिँ हिन्दू अब सोच्छ नि त अब आफ्नो भगवान्ले होइन राम्रो ज्ञान बुद्धि दिओस् होइन त्यही नै अब हामी आशीर्वाद माग्छौँ अब अहिलेको साइन्स साइन्सको जमानामा मान्दैन त्यस्तो र भए पनि किनकि अब पहिलादेखिको चलिआएको हाम्रो भगवान्लाई मान्ने होइन सबैजनाले अब उयो गर्ने होइन त्यही भएर अब हामीले नि मान्छे अब र भए पनि अब मान्छ होइन हामीले अन्त हामी घुम्नु गएको थियौँ मजा आयो होइन उयोहरू आन्टीहरूसँग जानुभएको थियो हामी होइन जानु गएको थियो हामी आन्टीहरूसँग त्यस्तै पाँचजना पाँचजना गएको थियौँ होइन मजा आएको थियो घुम्नु अब त्यहाँ थुप्रै उयोहरू पनि देखेँ मैले चारधाममा थुप्रो प्रकारको उयोहरू पनि देखेँ मान्छेहरू होइन अब कस्तो राम अब कस्तो आउनु भएको थियो होइन कस्तो कस्तो मान्छेहरू पनि आउनु भएको थियो अब त्यहाँ टुरिस्टहरू पनि आएको थियो अब टुरिस्टहरू पनि आउनु भएको थियो टुरिस्टहरू पनि आएको थियो मजा आएको थियो घुम्नु होइन घुम्नु जानु यता उता होइन मजा आएको थियो घुम्नु मलाई त खुसी लाग्यो एकदम होइन नौलो ठाउँमा जाँदा चाहिँ मलाई एकदम खुसी लाग्यो क्या अब कहिले गएको अब हामी अब कहिले नजा नगएको जग्गामा के अब जानु चाहिँ अब कस्तो उयो लाग्छ नि एक्साइटेड होइन अगाडिदेखि अगाडि दिनदेखि नै होइन निद्रा नलागेर होइन यस्तो मजा आएको थियो घुम्नु जानु एकदम मजा आएको थियो बेलुका हामी यहाँबाट बेलुका कति हामी यहाँबाट तिन बजीतिर हिँडेको होइन उता हामी बिहानै अब सात आठ बजीतिर पुगेको थियो होइन मजा आएको थियो अब आउँदाखेरि चाहिँ हामी हामी फर्स्टमा त्यहाँ गयो होइन चारधाम गयो त्यहाँदेखि दर्शन गरिराख्यो भगवान्हरूको होइन त्यस पछाडि हामी उता उयो गएको थियो बुद्ध बुद्ध पार्क गएको थियौँ होइन अन्त बुद्ध पार्कमा पनि मजा आयो अब किनकि अब सबै भगवान् एउटै हो हामी त सबै भगवान् मान्छ होइन सबै भगवान् एउटै हो मलाई चाहिँ लाग्छ त्यही भएर हामी बुद्ध पार्क पनि गएको थियौँ त्यहाँ हामीले मङ्कहरूको देख्न पायौँ होइन कस्तो मजा आयो मलाई खुसी लाग्यो कि अब आफ्नो आफ्नो मात्रै धर्म हो आफ्नो मत्रै अब एउटा मात्रै भगवान् हुँदैन थुप्रो हुन्छ भगवान् जस्तो लाग्छ कि अब एउटै एउटै रूपको भगवान् अब थुप्रो थुप्रो उयोमा होइन एउटै भगवान् चाहिँ थुप्रो थुप्रो रूपमा होइन मलाई मजा लाग्यो त्यहाँ घुम्नु होइन हामी त्यहाँ हामीले उयोहरू पनि देख्यौँ होइन लामा लामा उयोहरू पनि देख्यौँ मजाले उयो गरिरहनु भएको थियो पूजाहरू पूजाहरू गरिरहनु भएको थियो अन्त हामी त्यहाँ उयोभित्र गयौँ होइन बुद्ध पार्क त्यहाँ उयोमा पस्यौँ मजा आयो होइन घुम्नु जानु अन्त चाहिँ त्यहाँ मजा लाग्यो अब मैले चाहिँ एकपल्ट एक अब टिबेटमा छु जस्तै लाग्यो क्या मलाई चाहिँ अब यस्तो फिल क्या अब हुन्छ अनि अब अब त्यस्तो उयोमा राम्रो ठाउँमा होइन यस्तो घुम्नु जानु पाउँदा मन्दिर मन्दिर कस्तो मजा आयो घुम्नु जानु होइन त्यस्तोमा मलाई चाहिँ एकदम मन पर्छ घुम्नु होइन त्यही भएर हामी अब यो यो यो यो यो पालि पनि जान्छ हामी घुम्नु अब कता अब हुन्छ होइन मन्दिर मन्दिरतिर मलाई चाहिँ प्रायः यमस्तो मन्दिरतिरै जानु मन लाग्छ होइन अन्त चाहिँ हामी यो पालि पनि जान्छ होला किनकि मैले भाकल राखेको छु यो पालि पनि जान्छु भनेर हो जान्छु जान्छु म अब अङ्कलहरूलाई भन्नुपर्छ एकपल्ट घुम्नु जानुपर्छ होइन त्यहाँदेखि अस्ति अस्तिको पालि मजा आयो होइन त्यहाँदेखि त्यहाँ आउँदाखेरि चाहिँ फेरि हामीले बाटै बिर्से होइन अब फर्स्ट टाइम आएको होइन त्यस पछाडि हामीले गुगल उयो म्यापको हेल्प लियौँ होइन त्यहाँदेखि म्यापको हेल्पले चाहिँ हामी आयौँ होइन बाटो बिर्सेर हामी कता कता गएछौँ होइन त्यही भएर चाहिँ हामी फर्किएर फेरि मल्ली भएर आयौँ होइन हामी मजा आएको थियो मल्लीमा पनि मजा आएको थियो होइन मल्लीमा अब रोक्यो होइन अन्त खाजासाजा के केहरू खायौँ मजा आएको थियो